हेलो हजुर भन्नुहोस् न म नि हेलो म म न्युज रिपोर्टर बोलेको हिमालय दर्पणबाट तपाईँ स्पोट्सम्यान हुनुहुन्छ भनेर सुनेर नि तपाईँ को बोल्नुभएको हो त्यो तपाईँहरूले पहिला पहिला पहिला त्यो हाम्रो पुर्खाहरूले हाम्रो कल्चरल स्पोट्समा परम्परागत खेलकुदमा त्यो त्यो सिरानी खेला भन्थ्यो सिरानीले हिर्काउँने पिल्लो फाइट हजुर हजुर अँ त्यो त्यो गेम अहिले हराउँदै गएको छ तपाईँहरू स्पोट्सपर्सनहरू तपाईँहरू स्पोट्सपर्सन हुनुहुन्छ त्यसलाई अलिकति अपलिफ्ट गर्नुपर्छ होला त्यसलाई अझै फेरि हाम्रो नयाँ आउने नानीहरूलाई त्यो विषयमा चाहिँ हामीले जानकारी दिएर त्यो त्यो चाहिँलाई फेरि हामी पुनः त्यसलाई उन्नति गर्नुपर्छ होला किनभने हाम्रो कल्चर हो त्यो हाम्रो यहाँको कालिम्पोङको कल्चर हो र त्यस विषयमा तपाईँले तपाईँको साथीहरू को को छ त्यो विषयमा अलि यो गरिराखौँ हो धन्यवाद धन्यवाद हवस् धन्यवाद